हाम्रो पनि कुनै पनि कुरा फसलहरू राम्रो भएको छ भने सबैभन्दा राम्रो असल फसल चाहिँ हामीले राम्रो फसल चाहिँ लगेर गिर्जामा चढाउनु पर्छ पहिलो फसल चाहिँ अनि किनभने त्यो फसल उठाउँदाखेरि पनि उठाइसकेर पनि त्यसको निम्ति आशिष्को निम्ति हामी प्रार्थनाहरू गर्छौँ अनि त्यो उठाइसकेर पनि बादमा त्यसको लागि पनि हामी प्रार्थना गर्छौँ र सबैभन्दा असल र राम्रो फलेको चिज सानै भए तापनि हामीले चाहिँ ईश्वरलाई चढाउने गर्छौँ